हेलो म यता के भन्छ म चाहिँ यता लन्डनबाट आएको छु होइन अनि मलाई चाहिँ तपाईँको रेस्टुरेन्टमा चाहिँ एकदम रिभ्यू दिन चाहन्छु त्यही कारण चाहिँ म आएको म एउटा फुड क्रिटिक हो मैले गोल्डन मेडल पनि पाएको छु फुड क्रिटिकको होइन अनि चाहिँ तपाईँको रेस्टुरेन्टको बारेमा पुरै सुनेको थिएँ थ्री स्टार रहेछ म रिभ्यू गरेर म त्यसलाई फाइभ स्टार पनि बनाउनु सक्छु सो म आउँदैछु भनेर हौ मलाई के भन्छ म एकदम लन्डनबाट आएको हो मलाई चाहिँ एकदम इन्डियन फुड चाहिन्छ अन्त चाहिँ तपाईँको मलाई एकदम मेन्यु देखाउ उयो भन्नुहोस् भनेर हौ हेलो हजुर मलाई के भन्छ तपाईँको मेन्यू चाहिन्छ भनेर हौ भन्नुहोस् नि कुन चाहिँ के के छ भनेर हजुर हजुर ए हजुर त्यो पनि छ अन्त एकदम अब आफूले जे जे चाहिन्छ त्योहरू पनि बनाउनु सक्छ पर्सनली हजुर हजुर हुन्छ डेजर्टहरूमा चाहिँ के छ डेजर्टहरूमा चाहिँ डेजर्टहरूमा चाहिँ के छ

हजुर हजुर हुन्छ त्यही कारण म यता तपाईँको रेस्टुरेन्ट आउँ भनेको एकदम सर्विसहरू पनि राम्रो छ भनेको थियो नि त हजुर तर मलाई चाहिँ त्यहाँ आएर चाहिँ एकदम मसला खानु मन थियो त्यहीकारण हौ अलिक हेभी बनाइदिनु न ल हजुर चिकन बनाइदिनु नि मलाई चिकन पनि मनपर्छ अहँ म खादिनँ त्यो चाहिँ हजुर हुन्छ तर मलाई चिकनको उइसबड नै बनाइदिनोस् न हजुर चिकन चिल्ली हजुर चिकन करी अँ हजुर चिकन करी अन्त विथ नान हुन्छ नि नान ब्रेड हजुर मैले पुरा सुनेको थिए नि त कि अन्त त्यो पनि हजुर भन्दा नै उयो मुखमा थुक आउँदैछ कि हजुर त्यही कारण चाहिँ मलाई तपाईँको रेस्टुरेन्ट आउनु मन थियो हो अनि चाहिँ म बेलुका चार चार बजीतिर आउँछु होइन डिनरसाथ गरेर नै जाउँ भनेर हौ हजुर म रिभ्यू दिन्छु अनि मेरो एक दुईजना साथीहरू पनि आउँदैछ कि त्यही कारण चाहिँ अब एकदम ठुलो नै बनाइदिनु भनेर हौ डिनर हजुर अनि त्यो के भन्छ डिनर सकेर चाहिँ मलाई के भन्छ डिजर्टहरू पनि चाहिन्छ कि त्यो मैले पुरा सुनेको थिएँ त्यो के भन्छ रसगुल्ला होइन हजुर रसगुल्ला हजुर चिसोमा लस्सी लस्सी पाउँछ हजुर मलाई लस्सी पनि इच्छा मन परिरहेको थियो अन्त म्याङ्गो लस्सी चाहिँ अलिक थिक पाउँछ भनेको सुनेको थिएँ कि अन्त

दुई तिनजना हजुर अलिक बेसी नै बनाइदिनु न हजुर हुन्छ त्यसो भए चाहिँ म आउँछु नि ल भोलि हुन्छ हजुर हुन्छ हुन्छ भन्छु नि राखेको